ग्रामीण क्षेत्रका जनताले व्यवसाय सुरु गर्दा चाहिँ तपाईँको धेरै नै समस्याहरू धेरै चुनौतीहरू फेस गर्नुपर्छ किनभने हामीले यो ग्रामीण क्षेत्रमा मानिसहरू पनि अब गाउँका सब मानिसहरूले अब रासन अथवा जे पनि सामान लाने गर्छ तर उहाँहरूले उधारो गाउँमा उधारो लाने चलन छ र उहाँहरूले समयमा पैसा चुक्ता गर्नु सक्दैन अनि समयमा चुक्ता गर्नु नसक्दाखेरि र हामीले दोकान जो थाप्दैछ र जो मैले थाप्दैछु अनि हामीले त्यो सामान रो रोटेसन गर्नु फेरि नयाँ सामान ल्याउनु हामीलाई धेरै नै गाह्रो पर्छ है अँ गाउँमा त्यस्तै नै छ चल्ती अब रोटेसन गर्नु सक्नुपऱ्यो है अनि ग्रामीण भारतको व्यवसायलाई चाहिँ समर्थन गर्नलाई के गर्नुपर्छ भने सरकारले चाहिँ जस्तै ग्रामीण क्षेत्रमा पार्क बनाइदिनुपऱ्यो टुरिज्म प्लेसहरूलाई अब मा न हेरिदिनुपऱ्यो बनाइदिनुपऱ्यो ताकि टुरिस्ट प्लेस त सरकारले बनाइदियो भने धेरै टुरिस्टहरू आउने गर्छ है आएपछि त्यहाँको दोकानहरू अब चल्ने गर्छ जे जति छन् विशेष गरेर त्यही हेरिदिनुपऱ्यो सरकारले अनि जस्तो लोन दिएर दोकान चलाउनेहरू हुन्छन् कोही कम पैसा हुने गर्छन् उहाँहरूले चाहिँ अब जस्तै चाहिँ अब सेल्फ हेल्प ग्रुप खोलिदिएको उहाँहरू पनि धेरै लोन लिएर अब दोकान चलाइरहेको छ किनकि त्यहाँबाट धेरै कम्ती नै ब्याज चाहिँ लाग्दछ त्यसरी पनि उहाँहरूले सहयोग गरिनै रहेको छ र गर्नु पनि पर्छ र थुप्रै ब्याङ्कले त्यसरी गरिदियो भने धेरै नै राम्रो हुन्छ ग्रामीण क्षेत्रको मान्छेहरूलाई